दार्जिलिङ जिल्लामा सबैभन्दा मुख्य उद्योगधन्दा चाहिँ टी गार्डन दोस्रोमा छ सिन्कोना प्लान्टेसन र मङ्पुमा सिन्कोना प्लान्टेसन छ प्रोपर टाउन दार्जिलिङदेखि लिएर यहाँ गुल्मा टी गार्डेन त्यस्तो थुप्रो टी गार्डनहरू छन् र त्यो चाहिँ त्यही छ खास उद्योग आर्थिक स्रोतहरू